हाम्रो क्षेत्रमा चाहिँ है अहिलेसम्म चाहिँ कुनै पनि डाक्टरहरू छैन र स्वास्थ्य कर्मीहरूलाई है तालिम दिने शैक्षिक संस्थाहरू पनि है हाम्रो क्षेत्रमा चाहिँ छैन र यहाँ धेरै है पढेको भाइ बहिनीहरू छ जसले चाहिँ डाक्टर नर्स है यी सबै है नर्सिङ गर्नको निम्ति चाहिँ है उहाँहरूले चाहिँ यहाँ नगरेर चाहिँ उहाँहरूले धेरै खर्चहरू गरेर है वाहिर गएर उहाँहरूले चाहिँ अध्ययन गरिराखेको छ है यहाँ चाहिँ सानो सानो है ट्रेनिङ सेन्टरहरू त छ है तर जसमा लामो समयसम्म टिक्न नसकेको है अवस्था चाहिँ हाम्रो ठाउँहरूमा चाहिँ हामीले पर्याप्त रूपमा देखेका छौँ